मैले चाहिँ एचएनएमको साइटबाट चाहिँ एउटा चङ्ग्की स्यान्डल्स अर्डर गरेको थिएँ अन्त त्यो चाहिँ डेलिभेरी पनि एकदमै ढिलो आयो प्लस अन्त त्यसको साइजहरू पनि एकदमै लार्ज साइजहरू मात्रै थिएछ मेरो त्यो सेन्डलको चाहिँ अन्त प्लस एकदमै हेभी त्यसको उयो एकदम त्यो आइटम त्यो स्यान्डल्सको चाहिँ एकदमै हेभी त्यसको त्यो वेट चाहिँ अन्त त्यसको क्वालिटी पनि त्यस्तो राम्रो थिएन त्यो एकदमै पानीले भिझ्दाखेरि चाहिँ उप्किनेहरू चाहिँ थियो अन्त अर्को चाहिँ के भन्छ भने त्यो स्यान्डल्सको चाहिँ एकदमै त्यसको प्राइज चाहिँ एकदमै एक्सपेन्सिभ लाग्यो मलाई अन्त यही हो मेरो के भन्छ एक्सपिरियन्स चाहिँ यो प्रडक्टबाट